मेरो फर्स्ट प्रडक्टको रिभ्यु दिनु पर्दा चाहिँ मैले एउटा बाल साहित्यको एउटा किताब किनेको थिएँ जुन चाहिँ नानीहरूको लागि एकदम उपयोगी किताब थियो अनि त्यसको पेपर क्वालिटीहरू हेर्दा पनि साह्रो राम्रो थियो अनि विशेष गरी त्यसमा चाहिँ नानीहरू बुझ्ने बुझ्न सक्ने चित्रात्मक भाषाको प्रयोग गरेको किताब थियो अनि एकदम राम्रो किताब जसले चाहिँ जसलाई चाहिँ अब पढ्यो भने चाहिँ हाम्रो नानीहरूले चाहिँ केही राम्रो कुरा सिक्ने छन्